कलेजमा प्रोजेक्टहरू दिएपछि चाहिँ अन्त त्यो प्रोजेक्टको लागि चाहिँ अब साह्रो साह्रो टपिकहरू चाहिँ म गुगलतिर खोज्छु गुगलमा पाएन भने कुनै रेफरेन्स बुकहरू पढ्छु रेफरेन्स बुकहरूमा पनि पाएन भने म कसैलाई सोध्छु नभए म साथीहरूसँग कन्सल्ट गरेर साथीसँग गर्छु अन्त हामी म चाहिँ अब बिए प्रोग्रामको स्टुडेन्ट हो अनि हाम्रोमा चाहिँ अब सब्जेक्टहरू पनि एउटा पार्टिकुलर हुँदैन डिफ्रेन्ट डिफ्रेन्ट सब्जेक्टहरू हुन्छ अन्त त्यो सब्जेक्टहरू गर्नुको लागि हामीलाई साह्रो पर्छ हामी अब पढ्दाखेरि हिस्ट्री पोल्टिकल नेपाली इङ्ग्लिस सबै सब्जेक्ट पढ पढ्नुपर्छ त्यही भएर हामीलाई अलिक प्रोजेक्टहरू गर्नु कठिनै पर्छ हाम्रो रेफरेन्स बुकहरू पनि त्यस्तो भए गुगलमा चाहिँ पाउँछ तर अब साथीहरूसँग कन्सल्टहरू गरेर गर्छु अनि त त्यो म प्रोजेक्टमा आफै आफै गर्दाखेरि चाहिँ अलिक साह्रो पर्छ पर्छ त्यही भएर म साथीहरूको हेल्प गर्छु साथीहरूमा हेल्प गर्छु टपिकहरू जस्तै अब हिस्ट्रीहरूको को कठिनै हुन्छ साह्रै हुन्छ हिस्ट्रीहरूको हिस्ट्री पोल्टिकल साइन्सको पनि साह्रो नै हुन्छ टपिकहरू अनि त्यही भएर चाहिँ म साथीहरूसँग हेल्पहरू माग्छु गुगलबाट हेरेर लेख्छु कति टपिकहरू कतिपय बुकहरू रिड गरेर चाहिँ प्रोजेक्टहरू चाहिँ गर्छु साह्रो साह्रो टपिकहरू चाहिँ